पहिला पहिला हामीलाई कस्तो असुविस्ता थियो अब केही त्यस्तो नयाँ नयाँ मिसिनहरू निक्लेको थिएन सबै हातले हामी मसलाहरू पिस्थ्यौँ कति कुराहरू हामीलाई असुविस्ता भए पनि जसरी पनि हामीले गर्नु परेको थियो तर अहिले जस्तै भ्याइ नभ्याइमा पनि हामीले त्यो काम गरेको थियौँ आफ्नै हातले तर अहिले नयाँ नयाँ मसिनहरू निक्लेर हामीलाई जीवनकालमा कति हामीलाई एकदमै सजिलो भएको छ एकै छिनमा मसला पिस्ने एकै छिनमा एलेकट्रीले हामीलाई कति राम्रो सुविस्ता उयोहरू दिएको छ मिसिनले लुगा धुने मसला पिस्ने जुस बनाउने हर कुरा हामीलाई सुविस्ता हामीले पाको छौँ पैलाको हेरेर ऐले र पैलाको र ऐलेको परिवर्तनमा बहुत अन्तर छ ऐले चै बहुतै यो मिसिनहरू जीनिसले हामीलाई एकदमै धेरै भन्दा धेरै सजिलो पारेको छ